हाम्रो गाउँमा चाहिँ हिन्दू बुद्धिस्ट र क्रिस्चियन हुनुहुन्छ र सबैले आफ्नो आफ्नो प्रकारले अन्त्येष्टि सम्बन्धी संस्कार गर्नुहुन्छ जस्तो कि अब बुद्धिस्टले लामा बोलाएर गर्नुहुन्छ भने क्रिस्चियनले पास्टर बोलाएर गर्नुहुन्छ हो अनि हिन्दूले पनि हाम्रो अरू कट्टर हिन्दू जस्तै हामीले कार्यहरू गर्दैनौँ अब अरूको अरू हिन्दूहरूले त पण्डित बोलाएर खोलाको छेउमा लासहरू जलाउनुहुन्छ तर हामीले यस्तो चाहिँ गर्दैनौँ हो हामीले राईहरूले अर्कै प्रकारले गर्नुहुन्छ अब हिन्दू भएर पनि अब जस्तो कि थापाले अर्कै गर्नुहुन्छ हो राईले अर्कै राईले आफ्नै प्रकारले गर्नुहुन्छ जात वाइज कास्ट वाइस उनीहरूको कस्टम हुन्छ हाम्रो कस्टम हुन्छ थापाले अर्कै गर्नुहुन्छ सुब्बाले अर्कै गर्नुहुन्छ हो राईले अर्कै प्रकारले गर्नुहुन्छ गुरुङले अर्कै प्रकारले गर्छ अन्त यो ला मान्छे बितेपछि चाहिँ यदि छोरा छ भने चाहिँ छोराको छेउमा खुकुरी राखिदिन्छ हो यदि छोरी छ भने छोरीको छेउमा सिक्कल राखिदिन्छ अनि मलामीहरू आउनुहुन्छ खदाहरू चढाउनुहुन्छ लासलाई चाहिँ दुई दिनजस्तो राखेर चाहिँ जङ्गल लान्छ जङ्गल लाँदाखेरि चाहिँ एउटा बाकस ठुलो काठको बाकस बनाउँछ अनि लासलाई चाहिँ त्यो काठको बाकसमा हालेर लान्छ हामी मलामी जाँदा चाहिँ छोरीहरू केटी जातहरू जाँदैन केटाहरू मात्रै जङ्गल लगेर जान्छ लास अन्त लासलाई चाहिँ पुर्छ माटोमा पुर्छ हो अनि लास राखेर चाहिँ मलामी फर्केर आउनुहुन्छ अन्त मलामी फर्केकै दिनदेखि चाहिँ लास लगेकै दिनदेखि चाहिँ यदि छोरी बित्नुभएको छ भने छोरीको घेवा चाहिँ चार दिन बाद लास लगेको चार दिन बाद हुन्छ अनि यदि छोरा छ भने चाहिँ छोराको घेवा चाहिँ पाँच दिन बाद हुन्छ लास लगेको पाँच दिन बाद हुन्छ अनि त्यही दिन त्यही घेवाकै दिन बेलुका चाहिँ चिन्ता गरिन्छ र चिन्तामा चाहिँ झाँक्रीहरू आउनुहुन्छ झाँक्री झाँक्री हो झाँक्री आउनुहुन्छ र झाँक्रीले चाहिँ अब त्यो बित्नुभएको मान्छेको सोललाई चाहिँ ठिक ठाउँमा पुऱ्याइदिनु हुन्छ अनि यसरी नै हाम्रो अन्त्येष्टि कार्य चाहिँ सकिन्छ